मैले मेरो परिवारको लागि स्वास्थ्यवर्धक उयोहरू ओट्सको रोटी अनि कोदोको रोटी कोदोको रोटीहरू बनाएर सिस्नो सिस्नो लसुन हालेर अनि यो अब त्यस्तोहरू चाहिँ बनाउँछु भए